ए म्याम मेरो दाजुको बिहा छ कि सो मलाई लुगा किन्नु थियो हजुर के रेफर गर्नुहुन्छ कि मलाई मिस म फिक्स छुइनँ नि त के लिउँ नलिउँ त्यसले गर्दा हजुर म एकजना मेल भइहाल्यो अनि मेरो आमाको लागि एउटा दुईवटा ड्रेस लिनु छ अनि एउटा चाहिँ नानीहरूको पनि हुन्छ नि हजुर तपाईँकोमा हजुर अनि एउटा बेबीको लागि पनि चाहिरहेको छ बेबी भन्दा पनि सिक्स इयर्स होइन म्यारेजकै लागि हो हजुर म्यारेजको लागि हजुर एक्चुवली म फिट छुइनँ कि कज मेरो बडी चाहिँ अलिक स्किनी नै छ भनौँ न त्यसले गर्दा के चाहिँ अलिक राम्रो हुन्छ होला हजुर ए हजुर

हजुर अँ हजुर हजुर हुन्छ नि तर अब मतलब के अलिक उयोहरू कस्तो कस्तो कलरहरूमा हुन्छ कि कलर कम्बिनेसन कस्तो के के चाहिँ छ अहिले

हजुर

हजुर म्याम चाहिँ फेरि अलिक हेल्दी हुनुहुन्छ ल त्यही हिसाबले हेरिदिनु होस् न हजुर लेहेङ्गा सायद उयो गरिदिनु होस् होला हौ किनकि अलिक एजेडै हुनुहुन्छ नि त त्यसले गर्दा लेहेङ्गा अब त्यस्तो सम्हाल्न सक्नुहुँदैन त्यो हलुका लाइट वेटमा अब सिम्पल अलिक

ए ए हजुर ए हजुर हुन्छ नि म्याम सो कहिले ओपेन हुन्छ यो स्टोर तपाईँको मतलब कति बजीसम्म ए मनडे टु स्याटरडे भन्नुभयो नि ए हजुर हजुर त्यसो भए नेक्स्ट मनडे म आउँछु नि ल के डिस्काउन्टहरू केही चल्दैछ कि अहिले दस मात्रै ए हजुर हुन्छ नि त्यसो भए म नेक्स्ट मनडे आउँछु नि हजुर हुन्छ हजुर हुन्छ ओके